हुनु त अब मैले आहिलेसम्म त्यस्तो ठुलो उपलब्धिहरू चाहिँ हासिल गरेको छुइनँ किनभने अब म भर्खर अब लाइफप्रति अब अघि बढेको छु है धेरै कुराहरू सिक्दैछु अहिले अनि अब अहिलेसम्मको सबसे ठुलो अचिभमेन्ट चाहिँ मेरो प्लस टूको इक्जाम हुँदा हो है जब चाहिँ अब सेन्टअपको एक्जाममा चाहिँ मैले टप गरेको थिएँ है त्यति बेला चाहिँ अब मेरो अब मेरो जो फादर हुनुहुन्छ उहाँ चाहिँ आउनु भएको थियो टिचर्सहरूसँग अब मिटिङ थियो त्यति बेला चाहिँ त्यति बेला चाहिँ मेरो प्राउडेस्ट मोमेन्ट भएको छ किनभने अब मेरो पापा चाहिँ मेरो अब रिजल्ट हेरेर चाहिँ अब आँखामा त अब खुसीको आँसु देखेको छु मैले है त्यतिखेर चाहिँ पापाले मलाई त्यति बेलाको अब उहिलेको अब धेरै अगाडिको फिफ्टी रुपिस पनि दिनु भएको थियो त्यति बेला फिफ्टी रुपिज अब पर डे पकेट मनी अलिक सानो कुरा होइन त्यो दिन चाहिँ मलाई अब रिजल्ट देखेर फिफ्टी रुपिस दिनु भएको थियो है साथीहरूसँग मिठाई खा भनेर अनि मलाई चाहिँ सबसे प्राउडेस्ट मोमेन्ट चाहिँ अब मैले अहिलेसम्म अब हासिल गरेको चाहिँ त्यही अब मैले अब मेरो पेरेन्टलाई अब प्राउड फिल गराएँ जस्तो लाग्छ अनि अहिले चाहिँ म सबैभन्दा अब गर्व चाहिँ अब म नानीहरू गाउँको नानीहरूलाई अब फ्री अफ कस्ट ट्युसन दिन्छु है त्यो ट्युसन चाहिँ अब म जुन चाहिँ शिक्षा उनीहरूलाई दिँदैछु अब से मैले केही नदिनु सके पनि समाजप्रति म एउटा नानीहरूलाई राम्रो बाटोमा हिँडाउँदैछु मलाई त्यही नै अब सबसे भन्दा ठुलो गर्व लाग्छ